शिक्षित हुनाले जीवनमा धेरै एकदमै धेरै प्रकारले मदत पुर्याउँछ मान्छेलाई किनभने शिक्षाले कुनै पनि मान्छेलाई झुक्नु दिँदैन अनि कसै मदतको लागि कुनै पनि मान्छेहरूमा हामीहरूले भर पर्न पुग्दैन हो अनि त्यही कारण शिक्षित हुनेले आफ्नो जीवनमा धेरै प्रकारको राम्रो कामहरू गर्न सक्छ उनीहरू कसैमाथि निर्भर पर्नु पर्दैन अनि यसरी नै ती व्यक्तिहरू जुन अशिक्षितहरू छन् उहाँले गुमाउनु पर्ने चिजहरू मध्ये उहाँहरूकोमा एउटा सही निर्णय लिने क्षमताहरू म मलाई लाग्छ सही निर्णय निर्णय लिने क्षमताहरू उहाँहरूकोमा कम हुन्छ अनि कुनै पनि कुरोलाई अब्जर्भ एनलाइज गर्नुमा उहाँहरू अलिक असक्षम हुनु हुन्छ अनि उहाँहरूले कतिपय स शिक्षितहरूले आफ्ना धेरै जस्तो अमूल्य कुराहरू पनि आफ्नो जीवनमा गुमाइरहेका छन्